मलाई मन पर्ने बाइक आर वान फाइभ हो र हाम्रोमा अहिले बाइक त छैन स्कुटी छ म मेरो सपनाको बाइक चाहिँ बुलेट हो र यात्राको लागन् सबैभन्दा आरामदायक बाइक चाहिँ हिरोहन्डा हो